हेलो नमस्कार मनिषा सुब्बाज्यू बोल्नु हुँदैछ ए हजुर मैले धेरै तपईँको नाम सुनेको थिएँ तपाईँ एनजिओको मेम्बर हुनु हुन्छ भन्ने पनि सुनेको थिएँ तपाईँको त्यो एनजिओको अर्गनाइजेसनको नाम चाहिँ के हो एजिओको नाम चाहिँ ए हजुर हजुर अनि तपाईँको यो अर्गनाइजेसनले चाहिँ कस्तो खाले कामहरू गर्छ होला ए हजुर हजुर ए सा साफ सफाइ है अब तपाईँलाई के भन्छ यो दार्जिलिङको अवस्थालाई थाह छ होइन देख्नु भएको होला तपाईँहरूले काम गर्नु भएको होला यो पहिला पनि काम गर्नु भएको नि है हजुर ए हुजर हजुर त्यही त अब अब यहाँ हाम्रो दार्जिलङको लागि पनि अब दार्जिलिङको मेन सहरमा पनि अब त्यस्तै छ अहिले के भन्छ वेस्टहरू जताततै फ्याँक्ने भइरहेको छ होइन डम्पिङ ग्राउन्डहरू छैन त्यसको निम्ति चाहिँ अब हामी मिलेर काम गर्नु पर्छ होला सायद

म चाहिँ राम जीवन राई हो म चाहिँ यो बुङ्कुलुङ्को मतलब बुङ्कुलुङ्कको लोकल रिप्रेजेन्टेजिभ हुन्छ त्यही भएर पनि मैले फोन गरेको थिएँ कि अनि तपाईँहरूको एनजिओमा मेम्बर्सहरू चाहिँ कतिजना छ होला ए हजुर ए हजुर हुन्छ त्यसो भए मिली सल्लाह गरौँ न है एउटा मिटिङ बसौँ कहिले हुन्छ अनि त्यसमा अब कहिले काम गर्ने भन्ने कुराहरू होइन मिलाउन हुन्छ म तपाईँलाई फोन गर्छु नि फेरि है कहिले हुन्छ एक दुई दिन पछि हुन्छ ल धेरै धेरै धन्यवाद तपाईँलाई हुन्छ